कमिक्सहरू पढ्थे पहिला त्यस्तै आर्ची गुजबम्सहरू पढ्थे

अहिले चाहिँ अलिक पढाइ साह्रो परेर चाहिँ अहिले पढ्नु छोडेको छु कमिक्सहरू अहिले चाहिँ अब प पढाइतिर फोकस गर्दैछु पढ्दैछु अलिकति मार्क्सहरू कम्ती आउनु थालेर चाहिँ कम्ती पढ्छु आज पढ्नु चाहिँ अलिकति भए पनि अलिअलि पढ्छु कोही कोही बेला मन लागेको बेलामा